हेलो भन्नोहोस् न ए हजुर छ त मेरोमा बासाभोग अमृतभोग टिस्टा रङ्गीत आसियाना छ बासाको चाहिँ अहिले खै दाम बढेर होला निकै महँगो छ पैँतिस सौ रुपियाँ प्याकेट छ कि अरू चाहिँ अमृतभोग छ अलिकति सस्तो बाइस सौसम्ममा दिँदैछु अनि रङ्गीत पनि छ रङ्गीतलाई पच्चिस सौ गरेर दिँदैछु प्याकेटको तपाईँ तपाईँलाई कुन चाहिँ अलिकति तल माथि घटाउनु सकिन्छ अब असी पचासी रुपियाँसम्म चाहिँ घटाउन मिल्छ होइन यसो गर्नुहोस् न तपाईँले अब बासै लानुहोस् कि एकदमै राम्रो छ कि दाम चाहिँ बढेको छ के कारणले हो अब सरकारले जिएसटी पनि थपेको छ नि त अब आफ्नो दामभन्दा अँ तप् बासा एकदमै राम्रै हो त्यो बासाको तपाईँले दुई तिन बोरा लानुहुन्छ भने लानुहोस् न म तपाईँलाई मिलाएर दिइहाल्छु कि बत्तिस सौसम्म त दिन्छु अनि तपाईँले त्यो बिहा सकेपछि पैसा बुझाउँदा भइहाल्छ अँ घरमा खानुको लागि चाहिँ आसियाना राम्रो छ हजुर एकदम लामो लामो फिता भएको छ हो पानी ताऱ्यो भने नि टेस्ट त्यस्तो जाँदैन हुन्छ बिरियानीहरू आसियानामा एकदम राम्रो हुन्छ बिरियानी चिकन बिरियानी एकदम राम्रो छ अरू लानेले पनि भन्छ कि बिरियानी एकदम राम्रो भएको फ्राइड राइस पनि राम्रो हुन्छ आसियानामा

राम्रै हुन्छ म बिरियानी के अरे को लागि पनि बासा त राम्रै हो आसियाना भन्दा चाहिँ धेरै राम्रो क्वालिटीको चामल हो कि बासा

होइन अर्को पनि आएको छ कालो नुनिया भन्ने छ कि अँ नानीहरूलाई राम्रो प्रोटिन हुन्छ कार्बोहाइड्रेट भन्दा पनि बेसी भन्छ कि तर दाम चाहिँ निकै बढेको छ कस्तो भने अब खै किन हो अचेल चामलको दाम निकै बढेको छ अब स्टक अँ पानी नपरेर नि होला फेरि यो के अरे अन्नपातको कालो बजारी गर्नेहरू नि छ नि त क्या त अन्त उम् हजुर यो सिजन चाहिँ फेरि बिहाहरू कार्यहरू सिजन गर्ने सिजन हो नि त यो मार्च एप्रिल पानी पर्नुभन्दा अगाडि क्या त त्यो भएर पनि होला अब कालो नुनिया चाहिँ राम्रो चामल हो तर दाम चाहिँ अलिक महँगो छ त्यति नै हो अँ मिठो हुन्छ खिर एकदम राम्रो हुन्छ तपाईँको कुखुराको मासु र त्यो लोकल कुखुराको मासु र झोलसँग एकदम दामी हुन्छ यो चामल कि आम्मामा हजुर एकदम कुखुराको अलिकति तेल त्यो माथिबाटै देख्ने हिसाबको हुनुपर्छ

कहाँ म त घरमा टेस्ट गरिहाल्छु नि अब मेरो जानले त्यही पकाइहाल्छ हो आउनुहोस् न लिनु ल एकदम आउनुहोस् कि म एकदम तपाईँलाई अलिकति सस्तोमा दिइहाल्छु हुन्छ हुन्छ